मैले चाहिँ अब यस्तो यात्राहरू गर्दा चाहिँ परेसानी चाहिँ एभ्रीडे नै फेस गर्छु त्यो चाहिँ अब डालीदेखिन्को दार्जिलिङ बजार जाँदासम्म अब हाम्रोमा चाहिँ खासमा चाहिँ अब बाटो चाहिँ तपाईँको आधा घन्टाहरू पर्छ कि तर गाडी नपाएर अब ट्राफिक जाम भएर टुरिस्टहरू ज्यादा भएर चाहिँ हामी अब लोकल मान्छेलाई चाहिँ पुरा ह्यारेसमेन्ट हुन्छ गाडी पनि पाउँदैन अब कोही त कोही बेला त वक गरेर जानु सक्छ हो कोही बेला त वेदर एकदमै पानी पर्छ फेर फेरि हावा पानी आउँछ कोही बेला पुरा घाम लागिरहेको हुन्छ अब हामी सानो सानो अब एजकोहरू त युथहरू त वक गरेर गइहाल्छ तर अब ओल्ड एजको मान्छेहरू त सक्दैन वक गर्नु त्यही भएर चाहिँ हामीलाई चाहिँ अब हामी लोकल मान्छेहरूलाई चाहिँ पुरा नै अब मलाई मात्रै होइन तर अब अरू मान्छेहरूलाई पनि पुरा नै अब असुबिस्ता हुन्छ अन्त डालीदेखिनको बजार मात्रै होइन म पहिला कलेज पढ्थेँ अनि कलेज गर्दाखेरि पनि मैले सिंहमारीदेखिन्को बजार डाली दार्जिलिङ बजार आउनु पनि मलाई त्यस्तै नै असुबिस्ता हुन्थ्यो गाडीहरू पाउँदिनँ थिएँ जाम हुन्थ्यो हिँडेरै आउँथेँ कोही बेला त कोही बेला अब कस्तो साह्रो पर्थ्यो हिँड्नु कोही बेला आफू दुख बिमारी भएको हुन्थ्यो अनि मैले चाहिँ अब दार्जिलिङमा चाहिँ यस्तो यात्राहरू गर्दा चाहिँ एकदमै मैले चाहिँ पुरा नै फेसै गर्छु